हेलो हुन्छ सब्जी दोकान भएको ए के भन्छ हजुर ए के भन्छ हो एघार तारिक मैले अब घरमा ठुलो पूजा राखेको छु कि अब मलाई अब त्यही सब्जी फलफुलहरू चाहिएको ए त्यो खै अब सब्जी किलोको भाउमा कि कसरी हौ फलफुलहरूको हजुर मलाई त अब सबै बिस किलो तिस किलोहरू चाहिएको के भन्छ यसो तपाईँहरूकोमा एप्पल केराहरू त होला हजुर सब्जीमा चाहिँ मलाई आलु बन्दाकोपीहरू चाहिएको ए एक किलो एप्पलको चाहिँ कति होला हौ एक किलो एप्पलको चाहिँ कति होला ए अब म बिस किलो लिने हो एक टिन जस्तो अन्त केरा चाहिँ कसरी हौ दर्जन हो अब त सब्जी पनि निकै चाइएको हो मलाई होइन अन्त अब आलु चाहिँ कसरी किलो हुन्छ होला हौ

ए हुन्छ अब हजुर क्यापसिकमहरू त पर्दैन कि हो तर मेरो घरमा पूजा चाहिँ एघार तारिक हो होइन अन्त सब्जीहरू फलफुल चाहिँ अन्त दस तारिक घरमै पुऱ्याइदियो भने त हुन्छ हुन्छ त्यो घरमा पुगाउनेहरू छ तपाईँकोमा घरमै पुऱ्याइदिने त्यो सब्जीहरू छ त्यस्तो

हजुर मलाई अब गाजर आलु बन्दाकोपी बैगुनहरू चाहिएको

के भन्छ तपाईँले मलाई दस तारिक बाह्र या एघार बजीतिर पुऱ्याइदियो भने चाहिँ राम्रो हुन्छ हजुर हुन्छ हुन्छ हुन्छ